हजुरबाट मैले अस्तितिर एउटा ब्ल्याक प्यान्ट लिएको थियो फाइभ हन्ड्रेडमा अनि त्यो फाइभ हन्ड्रेडमा चाहिँ लिएको प्यान्ट चाहिँ अलिक धेरै नै राम्रो रहेछ जस्तो कि मैले किनेको तिन चार दिन भइसक्यो अनि त्यो तिन चार दिनमा चाहिँ अलिक राम्रो प्यान्ट लागेर चाहिँ उसको त्यसको मतलब मैले दुई तिन ताल मैले वास गरिसकेँ तिनताल तिन चार दिनमा अनि त्यो दिनमा चाहिँ अलिक राम्रो नै चल्यो त्यो प्यान्ट मतलब कलर पनि गएको छैन त्यसको फिटिङ पनि राम्रो छ अनि फिटिङ राम्रो हुनाले मतलब अब सोमा पनि राम्रो देख्छ नि त जस्तो कि अब लगाउनुतिर राम्रो देख्छ त्यसले लागि चाहिँ मलाई त्यो प्रडक्ट धेरै नै राम्रो लाग्यो अनि त्यसको कलर पनि जाँदैन रहेछ जस्तो कि कतिवटाको चेन बिग्रिन्छ होइन त्यसको चेन क्वालिटी पनि राम्रो लाग्यो मलाई अनि फाइभ हन्ड्रेडमा चाहिँ राम्रो रहेछ त्यो पनि अनि म चाहिँ यति नै रिभ्यू दिन चाहन्छु